कृषि विषयको लागि भावी पिँढी लागि सबै कुरा छन् मेन कृषि नै हो यही धरतीबाटै उब्जेका खाना पीनादेखि अन्नबाली सागसब्जी फलफुलदेखि धरतीमै सबै कुरा छन् तर अहिलेको नानीहरूले केही जान्दैनन् बुझ्दैनन् समय पनि थाहा छैन लगाउने उठाउने के कुरा कुन समयमा रोप्नु कुन कुरा कुन समयमा टिप्नु त्यो केही केही थाह छैन है र अहिलेको नानीहरूलाई खतिवटा कुरा यो जरुरी छ सिकाउनु पढाउनु भन्नु किन बाहिर मात्रै गरेर त समया बिताएर हुँदैन लास्टमा त आउनुपर्छ कृषिकै खाने खानपिनमा सबैजना धनी गरिब सबैजना कृषिले नै गरेको उब्जाएका कुराहरू खाएर बाच्नुपर्छ मेन कुरा चाहिँ अन्न एक मुख्य हो धान मकै कोदो यो पनि अन्नमै आउँछ कोदो पनि फापर पनि अन्नमै आउँछ मुख्य मकै हो दुसरा नम्बर धान तिसरा नम्बर कोदो चौथा नम्बर फापर अनि यो अन्नहरू समय समयमा कुन समय उठाउने कुन समय गोड्नु पऱ्यो कुन समय लाउनु पऱ्यो कुनै भावी अहिले आउने भावी पिँढीलाई केही थाह छैन नानीहरूलाई पनि प्रायः दुसरा नम्बर सागसब्जी आयो सागसब्जी झन् केही जान्दैनन् अहिलेकोहरूले त्यसमा सागसब्जीमा अब खानेकुरा थुप्रै छ कोपी गाजर सिमी अथवा यो खोर्सानीहरू भयो थुप्रै आइटमहरू छ सागसब्जीमा पनि कृषि विषयमा अन्त अहिले लगाउने त्यसलाई लगाएर ठिक टाइममा कतिखेप गोड्दाखेरि हुन्छ त्यसलाई गोडेर मात्रै भएन उकेरा लाउनु पऱ्यो पानी हाल्नुपऱ्यो सागसब्जीलाई पनि अन्नबालीलाई पनि रोपेर मात्रै कहाँ भयो र त्यसलाई गोडगाड गर्नुपऱ्यो गोडगाड गरेर टाइम टाइममा त्यसको वरिपरिको झाडीहरू सबै झोडझाडहरू खुल्ला बनाइ दिनुपर्छ मुसा लाग्छ धानमा पनि मकैमा पनि गोडेर दोहोरे लगाउँछन् हौ यस्तो कुराहरू अहिलेको कुराहरू अहिलेको नानीहरूले केही पनि जान्दैन दोहोरे भनेको के हो भन्छन् गोड्नु गोड्नु त अहिले दुःख सुख जान्दछ अहिलेको नानीहरूले आज आजैदेखि आउने पिँढीहरूले त केही पनि जान्दैन होला र यो कुराहरू जरुरी सिकाउनु भन्नु नानीहरूलाई पढाउनु एकदमै जरुरी छ पढ्छन् नानीहरूले थुप्रो कुरा जानेको छ हामीभन्दा धेरै पढेको पनि छ तर कति कुरा यो कृषि विषयमा त जान्दैनन् अनि वस्तुभाउ पालनमा पनि अलिकति जान्दैनन् योहरू पनि सिकाउनु पर्नेछ जान्दछ जान्नु चाहिँ तर अब ठुलोबडाले अलिकति सिकाइदियो भने आउँछ आउन त अब हामीभन्दा धेरै पढालिखा छ अहिलेको नानीहरू शिक्षित छन् उल्टा हामीलाई सिकाउँदै छन् कति कुराहरू हामीले पनि कति कुराहरू जानेका छैनौँ उनीहरूकोबाट सिक्दैछौँ कति कुरा अब सानो नानीहरू हो यो कृषि विषयबारे अब जान्दैनन् अब सिकाउनु पर्छ त्यति नै हो